सहरको स्कुल र ग्रामीण क्षेत्रको स्कुलमा विद्यालयमा चाहिँ हामीलाई के भिन्नता पाउँछौँ भन्दाखेरि मेरो धारणा चाहिँ के छ भने सहर स्कुलमा धेरै प्रकारका फ फाइदाहरू हामी देख्छौँ नानीहरूलाई थुप्रै किसिमको फाइदाहरू हामीले दिएको देख्छौँ तर ग्रामीणमा त्यो कुराहरू आइ पुग्दैन र ग्रामीण क्षेत्रमा प्राइभेट स्कुलहरूमा पनि त्यस्तो प्रकारको कुनै फेसिलिटीहरू छैन जुन प्रकारको सहरमा छ सहरका विद्यालयमा एकदम राम्रो ढङ्गमा राम्रोसँगले त्यहाँनेरि स्ट्रिक्टली गरेको हामी देख्छौँ तर ग्रामीण क्षेत्रमा स्कुलका नानीहरूले त्यो सब कुरा पाएको मैले देखेको छुइनँ र पाउँदैन पनि यो सब कुरोहरू फरक छ सहरका नानीहरूले थुप्रै कोचिङ कोचिङहरू पाउने गर्दछ ट्युसनहरू पाउने गर्दछ तर हाम्रो नजिकै अरे ग्रामीण क्षेत्रका नानीहरूले त्यो सब कुरो पाउने गर्दैन जस्तै त्यहाँनेरि गाइड बुकहरू सहर क्षेत्रमा गाइड बुकहरू पाउने गर्दछ राम्रो राम्रो गाइड बुकहरू पाउने गर्दछ तर अब त्यही कुरो ग्रामीण क्षेत्रका नानीहरूले त्यो सबबाट वन्चित भएको छ यो फरक चाहिँ मैले देखिरहेको छु ग्रामीण र सहरीयामा चाहिँ